हेलो हजुर मेनिका रेस्टुरेन्ट्स बोल्नुभएको हजुर मलाई मेरो एउटा कम्प्लेन थियो तपाईँको रेस्टुरेन्टबाट हजुर तपाईँको अस्ति खाना खान आएको त्यहाँनिर म त सधैँ आइरहन्छु तपाईँको खानाको क्वालिटी दिन बाई दिन पुरा नराम्रो हुँदै जाँदैछ अस्ति म खान आएको तपाईँको मासु पनि अलि काँचो काँचो थियो मैले अलिकति रगत पनि भेटेँ मासुभित्र त्यहाँ अब अचारहरू पनि राम्रो थिएन भातहरू पनि अलिकति काँचो काँचै थियो भनौँ भने

अझै तपाईँको सर्विस पनि ढिलो न ढिलो अन्त त्यहाँनिर स्टाफहरू पनि राम्ररी बोल्नु जान्दैन त्यहीमाथि टेबलहरू पनि त्यति क्लिन हुँदैन अर्डर गर्यो भने अर्डर झन् अबुई चार पाँच घन्टा लगाउँछ अर्डर प्याक गर्नु नै अब अर्डर प्याक गर्नु पनि कुन चाहिँ डरलाग्दै प्याक गर्छ जस्तो पनि त छैन नि फेरि त्यही त साफ सिसामै त दिन्छ त्यो मजाले एलुमिनियमहरूमा दिने होइन तपाईँले अझै तपाईँको भनौँ भने अब हाइजिन पनि एकदम खतम हुन्छ नि झिँगाहरू उडिरहेको हुन्छ नि त्यहाँनिर मान्छेहरू त भोक लागेर खालि आउँछ खासमा त त्यति नभए नआउने तपाईँहरूकोमा त्यही रोडको त्यता पर्छ होइन अरू रेस्टुरेन्टहरू पनि छैन भनेर खालि आउँछ म त सधैँ आइरहने हो र कि त म त्यही छेउमै बस्छु र म त्यता छेउमा नबस्ने होइन अन्त सधैँ नआउने भए त म तपाईँलाई भन्ने थिइनँ पनि तपाईँहरूकोमा खाएपछि त मान्छेहरू आउँदैन नि झन् तपाईँको नामै खराब गरिदिन्छ राम्रो छैन नजानुहोस् भनेर अन्त त्यहाँबाट मान्छेहरू त्यो रोडबाट हिँड्दाखेरि आफ्नै खाना प्याक गरिकन हिँड्छ तपाईँको रेस्टुरेन्ट्समा नहिँड्नु परोस् भनिकन